मैले चाहिँ अब रुखबिरुवाहरू चाहिँ अब रुखबिरुवाभन्दा पनि अब फुलहेरू प्लान्टहेरू चाहिँ अब यसरी रोप्ने गर्दछु म अब हाम्रो त यहाँतिर अब गाईको मलहरू हुन्छ अर्ग्यानिक अब त्यही गाईको मल अनि अलि अलि माटोहरू मिसाएर रोप्ने गर्दछौँ हामीले सिजन फुलहरू हुन्छ कहिले कहिले अब त्यही गोदावरी अब यति बेलाको समयमा चाहिँ गोदावरी सिजन फुलहरू हुन्छ त्यो त्योहरू त्यसरी रोप्ने गर्दछौँ अनि क्रिसमस फुलहरू हुन्छ त्योहरूलाई पनि त्यसरी नै रोप्ने गर्दछौँ अब प्ला प्लान्टहरूलाई चाहिँ हामीले चाहिँ अब यताको मलहरू हाल्दैनौँ गाईको मलहरू जङ्गली मलमा बनाउने गर्दछौँ र जङ्गली मल लिएर अब प्लान्टहरूको लागि त अब अलग अलग पटहरूको लागि ठुल्ठुलो हुनुपर्छ अनि यता सिजन फुलको जस्तो मसिनो पटहरूमा हुँदैन ठुल्ठुलो पटहरूमा भरेर रोप्ने गर्दछौँ र अब त्यो रोपेर अनि त रोपेर अब राखेर पानीमा हालेर मात्रै हुँदैन त्यसमा झारहरू आउँछ झारहरू गोड् गोड्ने गर्दछौँ र झारहरू गोडिसकेपछि फेरि अब कुखुरा बाख्राहरू पालेको छौँ त्योहरूले अब पुरा दुःख दिन्छ हेर्नुपर्छ घरी घरी अब खाइदिन्छ अब घरी घरी कुखुरा बाख्राले अब लडाइदिन्छ पटहरू त्यो फटाइदिन्छ गमलाहरू फुटाइदिन्छ त्योहरू अब चेन्ज गर्छौँ हामी अनि त त्यहाँदेखिनको अब त्योहरूमा बिहान बेलुका पानी हाल्यो त्यहाँदेखिनको पानी हाल्दा हाल्दा अब त्यो मल अब ऊ योहरू पनि सुक्छ अनि त फेरि त्यहाँदेखिनको हामी थप्छौँ त्यसमा मलहरू थपेर त्यहाँदेखिनको फेरि अब त्यसरी गर्ने गर्दछौँ र फेरि पनि फुलिसकेपछि त्यहाँदेखिन् फेरि अर्को सिजन फुलाएपछि हामी त्यसरी हाल्ने गर्दछौँ र प्लान्टहरूमा पनि हामी अब सालमा एकपल्ट त अब अर्को जरा काटेर फेरि अर्को जग्गा सार्नैपर्छ अर्को पटहरूमा हाल्ने गर्दछौँ र हामी चाहिँ अब त्यसरी रोप्ने गर्दछौँ प्लान्टहरू फुलहरू चाहिँ हाम्रो चाहिँ अलग अलग अब सिजन फुलहरू हुन्छ त्यसमा चाहिँ अब हामीले फुलहरू पनि धेरै किसिमको हुन्छ त्यसलाई पनि अब अलग अलग मलहरू हालेर त्यसरी गर्ने गर्दछौँ र यति बेलाको फुल अलग्गै अब हरेक समयको फुल अलग अलग हुन्छ अलग अलग टाइमले नै ए अलग अलग ऊ योले नै हामी त्यसरी रोप्ने गर्दछौँ